हेलो तपाईँ फ्लिपकार्ट अफिसबाट बोल्नु भएको हो मैले त्यो सन ग्लास मँगाएको थिएँ कि त्यो अलिकति भाँचिएको रहेछ त्यो सन ग्लास आइपुग्दा मेरोमा कि अन्त त्यसको त्यो कसरी फर्काउनु पर्छ हो त्यो भनिदिनोस् न

त्यो अफिसमै ल्याउनु पर्छ हजुर हुन्छ त्यसो भए